हेलो बहिनी अन्त के गर्दैछौ अहिले ए होइन हौ अब जनवरी पनि जानु आँट्यो हो यसो पिकनिकहरू खेल्नु जानुपर्ने कतातिर जानु गजलडुब्बातिर जानुपर्छ कि कतातिर जानुपर्छ तपाईँले ठिक्क फोन पनि गर्नु भएछ हो सरसल्लाह गरौँ भनेर नि सरसल्लाह गरौँ न हजुर

साथीहरू सल्लाह गरेर अब गाडीहरू भन्नुपऱ्यो है कति हो भाडा भाडाहरू सोध्नुपऱ्यो कति लाग्छ भाडा अँ अँ अँ ठाउँहरू छ उम् मिलेर जानुपर्छ हौ गाडी गाडी भन्नुपर्छ हो गाडी भाडा कति कति पर्छ सल्लाह गर्नुपर्छ साथीहरू हजुर बेसी खर्च हुन्छ नि त फेरि है जाउँ जाउँ मिलेर जाउँ न कहिले हुन्छ जाउँ ल हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ